ए सुसन दाजु अहिले तपाईँको त्यो दोकानमा आँप छ कि छैन हौ छ है अन्त त्यो कुहिएकोहरू चाहिँ छैन है दागी भएको छैन राम्रो छ है लङ्गडा आँपहरू छ होइन हजुर हजुर अन्त कसरी चाहिँ अहिले तपाईँले हामी दोकानेहरूलाई चाहिँ दिनुहुँदैछ हौ दोकानकै लागि नि मेरो त अब दोकान छ तपाईँलाई याद छ त अन्त हजुर हजुर ए नब्बे दाजु ए त्यही त भनेपछि त मलाई त्यो एन्ट्री गर्नुहोस् न दस किलो जस्तो गरिदिनुहोस् दाजु हो हजुर अन्त एप्पल दाजु छ है ए यहाँ खोइ त्यो काश्मिरको एप्पल चाहिँ राम्रो हो नि त है दाजु यहाँको यहाँको त्यो सिलगढीबाट ल्याएको भन्दा चाहिँ त्यो काश्मिरको एप्पल चाहिँ सानो हुन्छ कि ठुलो हुन्छ हौ दाजु हजुर दाजु हजुर ए हजुर चिल्लो है त्यो भनेपछि त्यो पनि मलाई दस किलो चाहिँ पठाइदिनु पर्छ होला हौ दाजु हजुर अन्त दाजु त्यो बनाना दाजु हजुर हजुर छैन नि हजुर अब त्यो त्यही दिनु न केरा चम्पै नै दिनु न पाँच दर्जन लगाइदिनु नि दाजु त्यसको रेट कति छ हौ दाजु अस्सी गर्नुहुँदैछ साठी है दाजु अन्त दाजु त्यो अङ्गुरहरू चाहिँ के कसो छ हौ त्यो ब्ल्याक र ग्रिनमै ए ब्ल्याक चाहिँ भनेपछि एक सय बिस दाजु ग्रिन चाहिँ हन्ड्रेड है भनेपछि मलाई एउटा ती तिन केजी गरिदिनुहोस् न ल दाजु

आजै दाजु आजै आजै अन्त त्यो पनि यो के छ हौ दाजु अम्बकको रेटहरू के कति छ हौ ए हुन्छ दाजु मलाई त्यो पनि दुई किलो गरिदिनुहोसै दाजु हुन्छ दाजु हुन्छ राखेँ दाजु